यस विषयमा बोल्नुभन्दा अगाडि हामीले बोल्नुभन्दा पनि देखेको छौँ है अहिले किनकि चाहे उपन किताबहरू लेखोस् होइन चाहे फ्लिम बनाओस् मान्छेले समाजकै ऐनाहरू भनिन्छ त्यो दुईजा दुईवटालाई है फ्लिम यसमा हामीले त्यहाँ देखिराख्छ पिक्चरतिर पनि अब भष्ट्राचारहरू है हस्पिटलमाथि भएको मुख्य भष्ट्राचार चाहिँ के हो भन्दाखेरि नि एउटा सामान्य बिमारलाई पनि एकदम अब वृहत् बनाइदिन्छ क्या अन्तखेरि हामी मेन गरेर यो असर चाहिँ कसलाई पर्छ भन्दा गरिब दुखीहरूलाई है किनकि सानो दबाईलाई पनि महँगो भएर किन्नु एकदमै उनीहरूलाई किन्नु नै पर्छ त्यो दबई किनकि आफ्नो आमा बाबा आफ्नो स्वास्नी आफ्नो बुढालाई है बचाउनुपर्छ होइन बाजे बोजूहरूलाई बचाउनुपर्छ त्यसै कारणखेरि यी तिनीहरूको यसको असरमा चाहिँ धेरै देखिएको छ है तपाईँको अर्को कुरा सोध्नुभयो कि तिमी तपाईँलाई परेको छ यस्तो घटना पर्नु भन्दा पनि मेरै छेमिकी घरलाई यस्तो घटनाहरू परेको छ मलाई त परेको छैन है हाम्रो छिमेकीहरूलाई एउटा सामान्य ज्वरो मात्रै आएको तर वृहत् जो उयो बिमार देखाएर चाहिँ है भरे भन्दा त ला अन्तमा ऊ गाउँ घरमै आएर निको भएको पनि कुराहरू छ पन्ध्र दिन चौध दिन जति निजी हस्पतालमा बसेर होइन उनीहरूले हुनु त कति लियो त्यो मैले सुन्नुमा मात्रै आएको देख्नुमा आएको होइन त्यो देखेर तिनीहरूले कति लियो त्यो मलाई याद छैन है त्यसै कारणखेरि अन्तमा त ऊ घरमै आएर निको भएको पनि कुराहरू घटनाहरू देखेको छ